मेरो घरको भान्साघरमा धेरै भाँडाहरू छ तर मैले चाहिँ त्यहाँ डेक्ची प्रेसर कुकर अनि ताप्केहरू खालि प्रयोग गर्ने हुनाले मैले त्यहीहरूको नाम खालि जानेको छु अब डेक्ची हामीले भात पकाउनको प्रयोग गर्छ अनि धेरैबेर हामी त्यसमा पानीहरू के के तताउन सक्छौँ हामीले अर्को प्रेसर कुकर पनि कोही कोही बेला भात पकाउनको लागि प्रयोग गर्छौँ तर त्यसमा साधारण बेलामा दाल अनि आलुहरू उसिन्ने काम पनि गर्न सक्छौँ अनि चियाको ताप्केमा चिया पकाउन अनि अरू अन्य कामहरू पनि गर्न सक्छौँ